म समाजमा के लेख्न चाहन्छु भने चाहिँ जसमा है अहिले गाउँमा चलिरहेको केटाकेटीहरू जसमा केटै होस् केटी होस् गाँजा धतुरो होइन ड्रक्सहरू लिने सिग्रेटहरू दिने साना साना नानीहरू पनि त्यस्तो कुराहरूमा लत लागिसकेको छ है यो कुरा चाहिँ अब मलाई एकदमै समाजमा लेखेर दिन चाहन्छु र अब सबै नानीहरू अब यस्तै कुरामा यस्तै कुराहरू सिकेर पढ्नुओड्नु ध्यानहरू अब ध्यान हुँदैन यस्तै कुराहरूमा मेन चाहिँ यसमा चाहिँ अब यो कुरो चाहिँ यो कुराहरू चाहिँ कसरी चाहिँ हामीले नानीहरूलाई चाहिँ यो कुराहरूबाट छुट छुटाउने यो अब यो कुराहरूबाट छुट छुटाउने यो कुराहरूबाट कसरी चाहिँ हामीले छुटकारा नानीहरूलाई दिलाउने यो चाहिँ अब म समाजमा लेखेर दिन्छु र अर्को चाहिँ अब हामीले नानीहरूलाई चाहिँ कसरी चाहिँ बिजी राख्ने है यस्तो नराम्रो कुराहरू नसिक्ने नराम्रो सङ्गत नगर्ने होइन अहिले त अब सानो दस वर्ष र दस वर्ष एघार वर्ष पुग्दै अब नानीहरू अब सबै अब बिग्रिएर जान्छ अनि नराम्रो कुराहरू सिकेर रक्सी खानु मातेर हिँड्नु एकदमै यो मदपानहरूबाट चाहिँ कसरी छुटाउने भन्ने कुराहरू म चाहिँ अब लेखेर दिन्छु है समाजमा